ग्रामीण क्षेत्रका कृषिहरूले धेरै समस्याहरू झेल्नुपर्छ धेरै चुनौतीहरू झेल्नुपर्छ कोही बेला धेरै पानी परेर भेल पहिरो आएर उन् उनीहरूले रोपेको सागसब्जीहरू सबै बगाएर छताछुल्ल बनाएर जान्छन् फेरि कोही बेला बेसी घाम लागेर खडेरी उनीहरूले रोपेको सागसब्जी धानहरू उम्रिनु पाउँदैन र धान धानहरू सार्नु सार्नु पाउँदैन कोही बेला पानी बेसी बेसी परेर त्यो सागसब्जीहरूलाई सबै नष्ट बनाएर कुवाएर पलाउँदैन र फेरि कही बेला किराहरू बेसी आएर त्यो सब्जीहरूलाई रोपेको सब्जीहरूलाई खाइदिएर धेरै समस्या धेरै दु ख उनीहरूले धेरै दु ख दु खले धेरै मिहिनेत गरेर रोपेको सागसब्जीहरूलाई सबै नष्ट बनाएर खाएर कुवा कुवाएर गइदिन्छ र त्यही भएर कृषिहरूको जीवनमा धेरै समस्याहरू छ